वर्तमान समयमा भारतले सामना गरिरहेका ठुला पर्यावरणीय मुद्दाहरू के के हुन् भन्दाखेरि जस्तो कि जलवायु परिवर्तन सबैभन्दा प्रमुख पर्यावरणीय मुद्दा रहेको छ त्यसै कारणले गर्दा पनि भारतमा हालचालै हामीले देखेका कुराहरू प्राकृतिक आपदाहरूलाई हामीले उदाहरणको रुपमा लिनसक्छौँ जस्तै अमरनाथ फ्लड बलरामपुर फ्लड इन्डिया बङ्लादेस फ्लड कानपुर रोड एक्सिडेन्ट पिक भु भुकम्पहरू भुइँचालोहरू जानु उडिसामा फ्लड जानु यसका अतिरिक्त भारतका बिभिन्न क्षेत्रहरूमा भूस्खलनहरू हुनु पहिरो जानु यी सम्पूर्ण कुराहरू वर्तमान समयमा भारतले भोगी रहेको भारतले सामना गरिरहनु परेको पर्यावरणीय मुद्दाहरू हुन् यि कुराहरूले भारतको जलवायुलाई डाइरेक्ली जलवाहित गएर डाइरेक्ली जा जलवायुद्वारा प्रतक्ष रूपमा प्रभावित भएको छ र पछिल्ला समयमा हाम्रै ठाउँ वरिपरि पनि हामीले देखी रहेको कुरा हो यहाँका नदी नालाहरू खोला समुद्र खेत बारी यहाँका आदी इत्यादि सबै कुराहरूमा कसरी परिवर्तन भइरहेको छ भने एकदमै बृहत रूपमा एकदमै डरलाग्दो रूपमा यस्को परिवर्तन क्रम क्रामिक रूपमा गतिशील रूपमा भइरहेको छ जो हुन त प्राकृतिक रूपमा पनि त्यो परिवर्तन हुने नै हो यस यो बिगतमा पनि भइरहेको थियो हजारौँ वर्ष अघि पनि आज पनि हुने हो तथापि यो वर्तमान परिदृश्यमा भने चाहिँ एकदमै त्यो जलवायु परिवर्तनको पर्यावरणीय परिवर्तनको चाहिँ गति चाहिँ एकदमै बडेको छ जसको कारणले गर्दा यहाँका नदीनाला वनजङ्गल रुखपात खोलानाला सबैलाई प्रतक्ष रूपमा प्रभावित पारी रहेको छ जस्तो कि हाम्रो हिमालहरू सुकिरहेको छ त्यो कारणले गर्दा हाम्रो वनजङ्गलहरू नष्ट भइरहेको छ दिन प्रतिदिन त्यो वनजङ्गलहरू नष्ट हुनुको पछिको कारणले गर्दा हाम्रो नदीनालाहरू दिन प्रतिदिन सुक्दै गइरहेको छ त्यो नदीनालाहरू सुक्दै जाँदाखेरि प्रतक्ष रूपमा हाम्रो सामुन्द्रिक जलजीवनमा पनि प्रभाव पर्छ त्यसोसले गर्दा यति मात्र नभएर विभिन्न प्रकारको वर्षाहरू हुँदाखेरि त्यो एसिडको मात्राहरू त्यसमा अधिकतम भएको कारणले गर्दा यहाँको हाम्रो माटो जुन चाहिँ मा अधिकतम रूपमा खेतीपाती गरिन्छ कृषि गरिन्छ त्यो माटोहरूलाई पनि निष्क्रिय बनाइदिइ रहेको छ उत्पादनको रूपमा उत्पादनको क्षेत्रमा खेतीपातीको क्षेत्रमा त्यो माटोहरू पनि निष्क्रिय हुँदै र उत्पादन थोरै हुँदै गइरहेको हामीले देखी रहेछौँ खेतीबारीलाई सोझो प्रभाव पारी रहेको छ र हामीले देख्दै गरेको कुरा के पनि छ भने हामीले निरन्तर अनुभव गरिरहको छौँ वर्षाको समयमा पनि वर्षा जति हुनु पऱ्थ्यो सोभन्दा कहिँ जग्गामा अधिकतम बेसी हुन्छ र क त्योभन्दा कोही जग्गामा हुँदै हुँदैन एकदमै थोरै हुन्छ यो कार यो कुराहरू पनि जलवायु परिवर्तनको पर्यावरणीय मुद्दाहरू भारतको मुद्दाहरूभित्र पर्छ त्यति मात्र नभएर जाडोमा एकदमै जाडो हुने गरममा एकदमै गरम हुने जस्तो कि हामीले हा भारतको राजधानी दिल्लीलाई लिन सक्छौँ दिल्लीमा गरममा सहि नसक्नु गरम र जाडोमा सहि नसक्नु जोडो भइरहेको छ यो कुराहरू हामीले याद गर्नु पर्छ अहिले पानीको सिजनमा पनि वर्षाको सिजनमा पनि चाँहिदो मात्रामा वर्षा नभएको कारणले गर्दा खेतीपाती गरेर के कृषि गरेर जीविका उपार्जन गर्ने मानिसहरूलाई सोझो प्रभाव परिरहेको छ यो कुराहरू भातरको पर्यावरणीय प्रमुख प्रमुख मुद्दाहरू हुन् र यसको पार्श्र्वमा जलवायु परिवर्तन क कारणले नै यी सम्पूर्ण कुरा घटित भइरहेको देखिन्छ